छ अक्टोबर दुई हजार बाह्र दुई जुलाई दुई हजार अठार छ जुन दुई हजार सात सोह्र अगस्ट दुई हजार छ छब्बिस अप्रेल दुई हजार पाँच